हजुर हजुर हो त हजुर हजुर आउँदा हुन्छ त अन्त मेन्यूहरूमा त सबै छ तपाईँलाई के मनपर्छ त्यो भन्नुहोस् न छ त त्यो पनि त्यसको बेसी छैन दुई सौ पचास हजुर चिकनको सबै छ चिकन ललिपप सबै चिकन चाउमिन सबै छ त चिकन थुक्पा बिरयानी अरू पनि छ भराइटी भराइटीको कति अब कति बज्छ कति बजीदिन गरिदिनु हजुर त्यति त्यति एक एक दिनको डल्लै गरिदिनु कि त्यति घन्टाको मात्रै ए हजुर हुन्छ त अनि कहिले अरे एक्काइस तारिख हुन्छ आउनुहोस् न अनि हजुर के भन्छ बक्सहरू बजाएर डेकुरेसनहरू गरिदिनुपर्छ डेकुरेसनहरू गरिदिनुपर्छ ए अन्त डेकहरूको बन्दोबस्त हजुर डेकहरूको हजुर के भन्छ त्यसो भए डेकुरेसनहरू सबै गरिदिनु है त ए सबै मिलाएर चाहिँ तपाईँको पाँच हजार जति लाग्छ हजुर त्यतिमा हुन्छ तर डेकुरेसनहरू गरेको चाहिँ अलिक एक्स्ट्रै चाहिन्छ मलाई हजुर केकको पनि अलिकति बेसी नै हुन्छ अब फ्रेस चहियो भने अलिक बेसी महँगौ पर्छ हजुर हजुर पाइन्छ सबै एभाइलेबल छ तपाईँ खालि भन्नुहोस् न गरिदिनु हो भन्यो भने चाहिँ हामी सबै एकदम मेरो यहाँ मान्छेहरू छ उनीहरूले गरिदिन्छ हजुर हुन्छ ल फिक्स भयो फिक्स भयो होइन त हुन्छ हुन्छ आउनुहोस् न ल हुन्छ तपाईँको नाम चाहिँ के नाम लिएर बुकिङ गरिदिनु हुन्छ हुन्छ धन्यवाद